हेलो ए तपाईँ त्यो सब्जी दोकानको दाजु बोल्नुभएको हो ए सुन्नुहोस् न दाजु मलाई यो मे आउने हप्ता चाहिँ विशेष गरीकन मेरो घरमा एउटा त्यो नानीको बर्थडेले गर्दाखेरि चाहिँ अलिक मलाई सब्जीहरू चाहिएको थियो कि त्यस दिनको उएसको ओकेजनको लागि अन्तखेरि मलाई मेन चाहिँ त्यही हो उयो अहिले अब त्यही त हो इस्कुसको मुन्टा छ होला ए हजुर त्यही त इस्कुसको मुन्टा अन्त करेला करेला भेन्डी हो भेन्डी हजुर त्यहाँदेखि के पो भन्छ अर्को उयो पोटल छ हुन्छ होला हजुर पोटल अन्त उयो टमाटर पनि चाहिएको थियो ए हजुर यतिवटा चाहिँ चाहिएको थियो कि तपाईँ दामहरू आलिक मिल्छ होला है म अलिक अलिक बेसी बेसी मात्रामै नै म उयो गर्ने लाने भनेको कि मलाई त्यही मुन्टा चाहिँ दस बिटा जस्तो चाहिएको छ हो मुन्टा दस बिटा हजुर अन्त करेला पाँच किलो हजुर भेन्डी पनि हजर पाँच किलो अन्त पोटल दुई किलो अन्त टमाटर चाहिँ हजुर पाँच किलो नै हजुर यिनीहरूको दामहरू पो कसरी कसरी छ होला है मुन्टा कसरी बिटा गरिदिनुहुन्छ दाजु हजुर ए त्योभन्दा अलिक कम्ती हुँदैन ए है भनेपछि राम्रै होला नि त क्वान्टिटी ए हजुर ए हुन्छ हुन्छ त्यसो भए फाइनल गरिदिनुहोस् न मुन्टा दस बिटा हो अन्त त्यही हो करेला र भेन्डीको दाम कसरी कसरी छौ ए हुन्छ त्यसो भए त्यो दुइटालाई पनि तपाईँले मिलाएर हालिदिनुहोस् न है पाँच पाँच किलो अन्तखेरि टमाटर ए हुन्छ हुन्छ आम्मामा त्यत्रो छ है अब अलिकति मिलाइदिनुहोस् न है दस अब त्यत्रो लाँदाखेरि पाँच किलो ए हुन्छ हुन्छ ठिकै छ दाजु कि यो सामानहरू तपाईँले लिस्ट गरिराखिदिनुहोस् म अर्को हप्ता फेरि एकपल्ट म तपाईँलाई म कल गरेर म त्यो दिन निस्किन्छु नि तपाईँको दोकानमा ल हुन्छ हुन्छ थ्याङ्क यू थ्याङ्क यू दाजु